हामी चाहिँ यो चियाबगानको हो चियागानमा चाहिँ अब हामी खासमा चाहिँ अब हामी टी गार्डनको म त टी गार्डनको वर्कर हो अब चियाबगानमा हामी पत्तीहरू टिप्छौँ है त्यसले अब धेरै प्रफिट हुन्छ हामीलाई अनि खोलानाला अब रुखपातहरू पनि छ रुखपातहरूबाट पनि हामीले स्वच्छ हावा पाउनसक्छौँ अनि खोलानालाबाट पनि अब हावाहरू पाउनसक्छौँ कति त अब खोलाहरूमा अब यसो कुलोहरू तानेर घर नजिक नजिक खोलाको छेउछेउ घर हुनेहरूले त कुलोहरू तानेर फलफुलहरू बगैँचाहरू लगाएर धेरै अब धेरै प्रोग्रेस गरिसकेको छ माछा पालन गर्छ त्यहाँबाट कुलो तानेर घरमा माछाको ढिकीहरू बनाएर माछाको पालनहरू गरिरहेको हुन्छ अब रुखहरूमा गुवाको बोटहरूमा पानीहरू लगाउनु धेरै सुविस्ता हुन्छ त्यसरी गरिरहेको हुन्छ हाम्रो चाहिँ खोला नजिकै परेको कारणले गर्दाखेरि खोलाको हावा पनि स्वच्छ हुन्छ चिसो हावा चल्छ बिहान बेलुका पनि राम्रो हुन्छ अनि घरहरू पनि नजिक नजिक भएको कारणले गर्दा धेरै सुविस्ता हुन्छ अब रुखहरू चाहिँ काँचो रुखहरू चाहिँ हामीले काट्नु भएन अब लडेको रुखहरू अथवा अब कुहेको मुढाहरू ल्याएर काटेर हामी त्यसमा अब दाउराहरू बाल्नु पनि हामीलाई धेरै सुविस्ता हुन्छ चियाबगानमा हामी काम गर्ने स्वामित्व हो तर हामीलाई अब हामी पत्ती टिप्छौँ बिहानदेखि बेलुकीसम्म पत्ती टिप्छौँ तर हामीले काम गरेको जस्तो दाम चाहिँ हामीले अब राम्रोसँगले पाएको छौँ जस्तो चाहिँ लाग्दैन अहिले हामीलाई अब र पनि हामीलाई मजबुरी हो हाम्रो हामी मज हामी मजबुरीमा छौँ हामी अब काम गरिरहनु पर्छ बिहानदेखि बेलुकासम्म गएर हामी खट्छौँ र पनि अब त्यो खटेकोअनुसार रोजीरोटी चाहिँ हाम्रो पाएको जस्तो अलिक हामीलाई त्यो सेटिसफाइ चाहिँ छैनौँ हामी तर पनि अब भाइबैनीहरूले गर्नुहुँदैछ हाम्रो भाइबैनीहरूले अब हाम्रो बगानको लागि कतिजना भाइबैनीहरू बोल्नुहुँदैछ त्यसमा अब हामीलाई चाहिँ अब तलबहरू हाजिरीहरू धेरै बढ्यो भने हामीलाई चाहिँ अब अलिक हामी सेटिसफाइ हुनेछौँ तर अब हामी कत्ति चाहिँ अब दुःख गरेर हामीले बिहानदेखि बेलुकासम्म पत्ती टिपेर हामीले कत्ति कत्ति दाममा प्रफिट गरिरहेको हुन्छ मालिकवर्गले तर त्यो चाहिँ हामीलाई अब त्यत्ति चाहिँ फाइदा हामीलाई छैन मालिकवर्गलाई त फाइदै छ त्यसमा हामीलाई त्यत्ति फाइदा छ जस्तो चाहिँ लाग्दैन त्यसमा चाहिँ अब अलिक हामी सेटिसफाइ छैनौँ अनि हाम्रो घर वरिपरि जङ्गलहरू रुखहरू धेरै धेरै छन् रुखहरू ठुल्ठुला रुखहरू छन् त्यसमा चाहिँ हामी अब हरियो रुखहरू काट्नुओर्नु चाहिँ हामी त्यसमा चाहिँ दिँदैन किनभने त्योबाट चाहिँ हामीले स्वच्छ हावा पाउँछौँ बिहान बेलुकी चिसो हावा चल्छ जति हरियो रुखपात जति बेसी भयो त्यति बेसी नै त राम्रो हावापानी हुन्छ चल्छ त्यही भएर चाहिँ हामी लडेको रुखहरू चाहिँ काटेर अब बाल्छौँ अनि अब त्यो हरियो रुखहरू चाहिँ हामी काट्दैनौँ हाम्रो जग्गा चाहिँ त्यस्तो छ राम्रो छ हाम्रो जग्गा हाम्रो क्षेत्र चाहिँ एकदमै राम्रो छ